हेलो ए रुबिना राई हो प्रधान ए नानी तिमी स्कुल आएको छैनौँ त अहिले कति दिन भयो ए अँ म बुझ्नु सक्छु अनि होइन मेरो चाहिँ खासमा यो थियो कि तिमी त एउटा अब राम्रो स्टुडेन्ट थियौँ होइन साइन्स लिएर पढदैछौ अनि तर म्याचमा चाहिँ तिम्रो अलिकति प्रयाक्टिस चाहिन्छ तिमीलाई म्याचमा चाहिँ तिम्रो अलिकति ट्युसनहरू लिएर गऱ्यो भने चाहिँ राम्रो हुन्छ तिमी त बेस्ट स्टुडेन्ट पनि हो राम्रो हो राम्रो छौ ए अँ ए अँ ठिकै हो हामी बुझ्नु सक्छौँ तर तिमी त अब राम्रो थियो अरू सब्जेक्टहरूमा त तिमी राम्रो छौ अलिकति म्याचमा चाहिँ अलिकति मात्रै प्राक्टिस चाहिँदैछ तिमीलाई अनि अब तिमी एब्सेन्ट पनि थियौ हिजो अस्ति है अन्त त्यसमा चाहिँ के भएर म जान्नु सक्छु होला ए त्यसो भए ठिकै हो तिम्रोबाट आशा छ पुरै तिमी राम्रो पनि छौ नानी है ल त र त तिमी भोलि स्कुल आयो भने भेट न एकछिन ल ल ल बाई